पश्चिम बङ्गालको सरकारले चाहिँ हामीलाई बिजनेसतिर धेरै सहयोग गर्नुभएको छ होइन फेरि लोनहरू दिनुहुन्छ सेल्फ हेल्प ग्रुपबाट बन्धनकोबाट अन्त ब्याङ्कबाट त्यसले त्यो बेल त्यो लोनहरू निकालेर चाहिँ हामी सानो सानो दोकानहरू खोल्नसकिन्छ सामानहरू दोकानमा हाल्नसकिन्छ यता मासु दोकानहरूको बिजनेस गर्नसकिन्छ यता बाख्राहरू किनेर त्यसको पनि बिजनेस गर्नुसकिन्छ फुलहरूको बिजनेस गर्नुसकिन्छ धेरै चिजहरूको बिजनेस गर्नसकिन्छ हामी दोकानहरूको पनि दोकानहरू खोल्नुसकिन्छ